तारा र ब्रह्माण्डबाट हामी यो सिक्न सक्छौँ कि तारा आफ्नो टाइममा निस्किन्छ आफ्नो टाइममै सुत्छ अनि हामी मान्छे भएपछि हामीलाई तारा तारा जस्तै नै हुनुपर्छ आफूलाई अरूको लागि चेन्ज गर्नुहुँदैन आफूलाई हो त्यही कुरो कारण खोज गर्नुहुँदैन आफ्नो सब कुरो आफ्नो टाइममा हुन्छ मतलब आफ्नो सब कुरो आफ्नो टाइममै हुन्छ मतलब आफूमाथि विश्वास राख्नुपर्छ तर तर ब्रह्माण्ड मान्छेहरूले आफूलाई यति फोर्स गर्छ आफूलाई चेन्ज गर्नको लागि यो यो जेनेरेसनको लागि आफूले चेन्ज गर्नुको लागि यति आर्टिफिसियल हुन्छ मन मान्छेलाई देखाउनुको लागि मान्छेलाई देखाउनुको लागि यहाँ आफू आफूलाई चेन्ज गर्छ यो यो जेनेरेसनमा यो ब्रह्माण्डमा हर कुरो हर कुरो मतलब हर कुरो एकदम पर्फेक्ट टाइपको हुन्छ सब मान्छेलाई त्यो चिज हामीले गर्नु हुँदैन हामीलाई तारा जस्तो भएर बस्नुपर्छ एकदम एकदम आफूमाथि विश्वास राखेर अरूलाई नहेरेर खालि आफूलाई हेरेर बस्नुपर्छ ब्रह्माण्ड ब्रम ब्रह्माण्डमा मतलब मान्छे मान्छेहरू हुन्छ जसले आफूलाई नराम आफूलाई चेन्ज गर्नु आफूलाई चेन्ज गर्नु हुँदैन